म कलेजको इक्जाम पास गरे पछि मैले एउटा सानो व्यवसाय सुरु गरेको थिएँ त्यसमा हाम्रो सिलगडीको दार्जिलिङको सिलगडी भन्ने ठाउँमा चेकपोस्टमा मैले एउटा सानो दोकान भाडा लिएर बिजनेस सुरु गरेको थिएँ त्यो बिजनेस चै लुब्रिकेन्ट गाडीको लुब्रिकेन्टको बिजनेस थियो मोबिल लुब्रिकेन्टको बिजनेस थियो त्यसमा सुरु गर्दाखेरि सानो पुँजीले सुरु गरेको थिएँ त्यो पुँजी लगाएर मैले ग दोकान सुरु गरेँ सुरु गरे पछि त्यसमा राम्रो मुनाफा थियो राम्रो पर्सेन्टेजमा फाइदा हुन्थ्यो गाडीमा लाग्ने मबिल के फिल्टर मबिल फिल्टर लुगा कपडा योहरू गाडीको कपडा धुने कपडाहरू बे बिक्री गर्थेँ मैले रामरी चल्थ्यो राम्रो चल्थ्यो अनि मेरो बिजनेस केस्ट्रलको बिजनेस थियो केस्ट्रल लुब्रिकेन्ट मबिलको यसमा सुरु गर्दाखेरि सानो पुँजीबाट लाइसेन्स बनाउनु पर्थ्यो फायर लाइसेन्स ल्युब लाइसेन्सहरू बनाउनु पर्थ्यो यो बनाएर हामीले मैले बिजनेस सुरु गरेको थिएँ